मलाई स्थानीय मेरै भाषामा मन परेको युट्युब च्यानल चाहिँ हो गरिमा भ्लग्स अब उहाँहरूको उहाँहरूको कन्टेन्टहरू एकदमै राम्रो हुन्छ उहाँहरूले आफ्नै भाषामा युट्युब च्यानल चलाइरहनु भएको छ उहाँहरूको कन्टेन्ट एकदमै राम्रो हुन्छ उहाँहरूले धेरै मनोरञ्जन दिनुहुन्छ उहाँको भिडियोहरूबाट र मलाई उहाँहरको भिडियो उहाँहरूको एक्टिङ देखिको लिएर टिम कास्टिङ देखिको लिएर सबै मन पर्छ अनि अब मेरो भाषा देखिको अन्य भाषामा अब जस्तै अन्य भाषामा भएको मलाई युट्युब च्यानल मन परेको चाहिँ अब जस्तै एउटा छ इङ्लिसमा चाहिँ एउटा यस थिउरी भन्ने च्यानल अनि मलाई त्यो च्यानल चाहिँ एकदमै मन पर्छ उनीहरूले चाहिँ अब उहाँहरूको कन्टेन्टद्वारा चाहिँ एकदमै राम्रो मेसेजहरू दिनुहुन्छ अब जस्तै अब मान्छेको जिवनमा चाहिँ इम्पोसिबल भन्ने चिज केही छैन त्यसलाई चाहिँ हामी ओभरकम गर्नु पर्छ भन्ने टाइपको त्यस्तो खालको चाहिँ उनीहरूले च्यानल एउटा चलाउनुहुन्छ उनीहरूकोमा त्यस्तो खालको भिडियोहरू हुन्छ र मलाई धेरै मन पर्छ